हेलो हेलो भन्नु होस् बहिनी हजुर बहिनी भन्नु होस् न भन्नु होस् त बहिनी के थियो तपाईँको

कस्तो खाले लुगा बनाउने बहिनी तर लुगा मलाई अलिक छिटै दिनु होस् है ल किनभने अहिले दसैँले गर्दा सबले लुगा ल्याएको ल्याएकै छ कि लुगा ल्याएको ल्याएकै छ फेरि म तपाईँलाई टाइममा दिनु सक्दिनँ के सिलाउन थियो बहिनीको ए हुन्छ बहिनी त्यो ब्लाउज पनि लुगाको आउनु होस् न बहिनी तपाईँ आफैँ आएर हेर्नु होस् न अब म तपाईँलाई भन्न सक्दिनँ एकदम राम्रो राम्रो नयाँ नयाँ पनि आएको छ यही तपाईँले त्यो ब्लाउज सिलाउन आउँदा तपाईँको त्यो पुरानो ब्लाउजको साइज पनि लिएर आउनु होस् है ल म एक्युरेट सिलाई दिन्छु

हुन्छ बहिनी त्यो भइहाल्छ हजुर हजुर हुन्छ बहिनी हुन्छ तपाईँ आएरै मलाई स्टाइल देखाउनु होस् न म सिलाई दिन्छु नि तर अब छिटै आउनु होस् ल है बहिनी अहिले त दसैँको उयोले गर्दा मेरो पुरा भिड छ दसैँले गर्दा पुरा भिड छ कि तपाईँ छिटै ल्याउनु होस् न म सिलाइदिहाल्छु

ए हुन्छ बहिनी बहिनी तपाईँले जस्तो भन्नु हुन्छ म त्यस्तै सिलाई दिन्छु नि तपाईँ लिएर आउनु होस् कि अलिक छिटै लिएर आउनु होस् ल ए हुन्छ बहिनी हुन्छ हुन्छ ए हुन्छ बहिनी हुन्छ लिएर आउनु होस् न म सिलाइदिहाल्छु नि ल